दार्जिलिङ जिल्लामा केही स्थानीय मिडिया आउलेटहरू वा जानकारीका स्रोतहरू हिमालय दर्पण अल इन्डिया नेटवर्क खर्साङ हुन् यी आउटलेट वा स्रोतहरूले समुदायलाई कसरी सूचित र ज जडान राख्छ राख्छन् त भन्दा दैनिक रुपमा भइरहेको घटनाहरूबारे सूचना प्रसारण गरेर र मेरो जिल्लामा मिडियामा बढी ध्यान दिनु पर्ने कुरा चाहिँ मलाई के लाग्छ भन्दा भने अहिलेको समाजमा बढ्दो रुपमा रहेको नारी शोषण बलात्कार जस्ता कुरामा चाहिँ मिडियाले विशेष कुरामा ध्यान दिनु पर्ने जस्तो लाग्छ मलाई